मेरो परिवारबारे भन्न पर्दाखेरि चाहिँ मेरो घरमा हामी तिनजना छौँ म मेरो बुबा आमा अनि हामी चाहिँ सानो परिवार अनि त्यहाँ चाहिँ एकदमै पापा आमाहरू चाहिँ मेहनतिलो एकदमै उहाँहरूले खेति काम गर्नु हुन्छ गाईवस्तु पाल्नुहुन्छ अनि उहाँहरूले चाहिँ एकदमै मेहनततिलो हुनुहुन्छ उहाँहरू घाम पानी केही नभनीकन दुःख गर्नुहुन्छ अनि मलाई पनि दुःखै गरेर पढाउनुभयो अनि आजसम्म पनि उहाँहरू दुःखै गर्नुहुन्छ एक त उनीहरूले उहाँहरूको एउटा आदत पनि भइसकेको हुनाले होला उहाँहरूलाई अहिले अब त भयो भन्दा पनि उहाँहरू मान्नुहुन्न एकदमै परिश्रम अझै पनि हाम्रो उमेर छ भन्नुहुन्छ है अनि यसरी नै अहिलेसम्म दुःख गरि राख्नुहुन्छ मलाई चाहिँ म एउटै सन्तान भएको होला भएको हुनाले होला एकदमै धेरै माया गर्नुहुन्छ म त खासै घरहरू त जादिनँ किनकि मेरो पढाई क्षेत्रले गर्दा म घरबाट सधैँ बाहिर नै हुन्छु केवल छुट्टीहरूको बेला मात्रै म घर जाने गर्छु अनि जब म घर जान्छु एकदमै खुसी हुनुहुन्छ पापा आमाहरू अनि एकदमै मलाई एकदमै माया गर्नुहुन्छ अनि साथीहरूको बारेमा भन्नुपर्दा चाहिँ साथीहरू पनि मैले एकदमै राम्रो साथीहरू पाएँ सानोदेखिको अहिलेसम्मको साथीहरू म थिएँ भन्नुपर्दा मतलब उनीहरू सबै नै मेरो लागि एकदमै राम्रो थियो कहिले पनि हामी यस्तो भएन कि हामी बाझेर सानो तिनो कुराहरूमा बाझ्थे तर त्यस्तो नराम्रोहरू भएर कहिले पनि मैले त्यस्तो साथीहरू कहिले पनि पाइनँ सबैजना इभन हामी छुट्टिसकेको बादमा हामी जब भेट्छौँ तब एकदमै हामी भेटेर एक अर्कालाई पहिला गरेका कुराहरू पहिला हामी स्कुल पढ्दाखेरि गरेका खेलेका कुराहरू हामी एक अर्कासँग बाँडचुड गर्ने गर्छौँ एकदमै राम्रो साथीहरू छ अहिले पनि अहिलेसम्म पनि एकदमै मिल्ने साथीहरू दुःख बुझ्ने साथीहरू छ साथ साथै हामी एक अर्कालाई नै यसरी नै सुख दुःख सबैमा हामी एक अर्कालाई साथ दिँदै बाँचिराखेका छौँ अनि लाग्छ आउने दिनहरूमा पनि यस्तै साथीहरू भेट्दै जाओस् हुन त मान्छेको जीवनमा एउटै प्रकारको मान्छेहरू त नभेट्ला होइन तर पनि अब जति सक्दो चाहिँ राम्रै साथीहरू भेटोस् भन्ने लाग्छ